हेलो ए हेलो भाइ यो पेनाङ रेस्टुरेन्ट हो नि भाइ मलाई खाना अर्डर गर्नु थियो खाना अर्डर भन्नाले यहाँ होम डेलिभरी चाहिएको थियो हुन्छ होला ए हुन्छ भने चाहिँ नि भाइ मलाई चाहिँ खानामा चाहिँ नि के के छ होला है खानामा अँ हुन्छ हुन्छ खानामा मलाई चिकन चिकन करी र मिक्स भेजिटेबल्स त्यसको साथमा सधैँ म तपाईँहरूको उइसबाट मगाउँथे नि रेस्टुरेन्टबाट अचार पनि ल अलिकति अचार टमाटरको अचार छ भने अचार पनि हालिदिनुहोस् हो अन्त त्यसमा साथमा मलाई सानो कोल्ड ड्रिङ्क्स पनि पठाइ दिनुहोस् न ल हालिदिनुहोस् ल कोल्ड ड्रिङ्क्समा चाहिँ फेन्टा सानो बतलको ल अन्त अन्त त्यसपछि चाहिँ दुईटा रसगुल्ला पनि ल अहिले भाइ कति ब अहिले तपाईँको एघार बजे छ है मलाई तपाईँले नि एक बजी भित्रमा चाहिँ अलिक छिटो भन्दा छिटो है चाँडै ल्याइदिने चाहिँ ल्याइदिनुहोस् न ल म तपाईँलाई फोन गर्छु नि फेरि ल अन्त मलाई फोन गर्नुहोस् मेरो एड्रेस त याद होला है यहाँ हरिदास हट्टा फिप्टी कन्भेन्ट रोड दार्जिलिङ हुन्छ हवस् हुन्छ थ्याङ्क यू भाइ ए खाना अलिक छिटै ल्याइदिनुहोस् ल भाइ अन्त भाइ नि तपाईँको यो अहिले डिस्काउनहरू चलिरहेको छ भनेको सुनेको थियो खानामा है अलिक छुटहरू होला है ए हुन्छ हुन्छ हुन्छ हुन्छ छुट छ भने चाहिँ अलिक मिलाइ दिनुहोस् है ल हवस् हुन्छ हुन्छ हुन्छ एड्रेस त भने है मैले तपाईँलाई ल हुन्छ हवस् हवस् थ्याङ्क यू थ्याङ्क यू भाइ हवस् हुन्छ